मैले चाहिँ अलगडामा अलगाडा हाट बजारमा चाहिँ सेल लागिरहेको थियो है किचनको लागि मलाई एकदम डस्टबिन चाहिएको थियो त्यही भएर चाहिँ मैले डस्टबिन किनेको थिएँ घर किचनको लागि चाहिँ किनेको थिएँ मैले हो एकदम राम्रो रहेछ त्यहाँ सेलबाट किनेको थिएँ सेलमा भए पनि एकदम राम्रो दाम पनि ठिक्कको त्यो चाहिँ तर प्लास्टिकको प्लास्टिकको डस्टबिन किनेको थिएँ एकदम राम्रो रहेछ घरमा एकदम चलाउनु पनि एकदम कम्फोर्टेबल सफा बस्ने हो अन्त यसलाई चाहिँ किनेर मैले ल्याइरहेको छु यदि तपाईँहरू पनि किन्नु चाहनुहुन्छ भने चाहिँ अलगडा बजारमा जान सक्नुहुन्छ आइतबार हाट बजार लाग्छ त्यतिखेर सेल लागिरहेको हुन्छ तपाईँहरू पनि गएर किन्न सक्नुहुन्छ एकदम राम्रो खालको रहेछ डस्टबिन